हेलो हजुर भन्नु होस् मो या ढ हजुर हजुर दार्जिलिङबाट म टुरिस्टहरूलाई हजुर हजुर टुर गाइड बोल्दैछु हजुर ए हजुर भन्नु होस् त हजुर ए हजुर हजुर हजुर होइन त्यो बाहेक अब थुप्रै छ नि तपाईँ आउनु होस् है म एउटा टुरिस्ट गाइड हो म तपाईँलाई राम्रोसँगले म घुमाइदिन्छु है अनि के हरे अरूले भन्दा यहाँ दार्जिलिङमा जति पनि टुरिस्ट गाइडहरूले जुन चाहिँ पैसा लिन्छ त्यो भन्दा हजुरलाई म एकदमै कम्ती रेटमा है म गराइदिन्छु टाइगर हिल यो के हरे बतासे लुप मात्रै होइन यहाँनेर गङ्गा माया पार्क छ तल है थुप्रै सिनहरू छ जस्तो ह्याप्पी भ्याल्ली टी गार्डन त्यहाँबाट तपाईँले दार्जिलिङ को चियाबारीको सुन्दर है दृश्यहरू तपाईँ हेर्नु सक्नु हुन्छ त्यस पछि है के हरे थुप्रै भ्यु पोइन्टहरू छ यो सरोजनी नायडू जू है हाम्रो दार्जिलिङको जूमा चाहिँ विशेष गरेर रेड पान्डा है चाहिँ एकदमै यो फेमस छ त्यहाँनेर तपाईँ हेर्नु सक्नु हुन्छ माल रोड माल रोड पछाडिपट्टि तपाईँले के हरे कञ्चनजङ्घाको त्यो जुन चाहिँ माउन्टेन रेन्ज छ त्यो अत्यन्त सुन्दर देख्छ त्यहाँबाट तपाईँले त्यो देख्नु चाहा देख्नु सक्नु हुन्छ हामीले यहाँ जापानिज ट्याम्पल छ महाकाल बाबाको मन्दिर है त्यहाँ तपाईँ दर्शन गर्नु सक्नु हुन्छ अनि के हरे यस्तो थुप्रै अझै पनि छ अझै दार्जिलिङ सहरदेखि बाहिर बाहिर पनि एकदमै राम्रो लोकेसनहरू अहिले त के हरे गाउँ बस्तीतिर यहाँको गाउँ बस्तीतिर थुप्रै विशेष गरेर होमस्टेहरू बनेको छ है त्यो त्यहाँनेरको पनि अब सिनहरू राम्रो छ फेरि भएन सस्तो त्यहाँनेरको हल्ला छैन तपाईँहरू त अब त्यहाँ कलकत्ता जस्तो एउटा होहोल्ला है भएको जगामा रात दिन अब नोइज पल्युसन भएको जगामा सहरमा बस्नु हुन्छ र यहाँनेर अब आ आएर एउटा शान्तिमय वातावरणमा यहाँको के हरे मौसम है एकदमै राम्रो छ स्वस्थकर छ र त्यसले गर्दाखेरि यसपालि चाहिँ तपाईँ एकदम नचुकाउनु होस् यो अक्टोबर सिजन एकदमै राम्रो हो यहाँको लागि एकदमै एकदमै राम्रो वेदर हो टु घुम्नुको लागि चाहिँ अब अगाडि आउनु भएको भए चाहिँ एकदम रेनी सिजन भेट्थ्यो है पानी परेर तपाईँले हेर्नु सक्नु हुन्थेन र अब ठिकै पानी रोकिने है यो रेनी सिजनको यो समाप्ति हो र अब चाहिँ सन्नी डे सुरु हुन्छ र यहाँको भ्युहरू एकदमै राम्रो देख्नु सक्नु हुन्छ यो अक्टोबर सिजन तपाईँ मिस नगर्नु होस् यो अक्टोबर सिजनमा चाहिँ एकदम तपाईँ हुन्छ हुन्छ हुन्छ हवस् एकदम म एकदम होप फुल्ली छु है तपाईँले अरूलाई नगरेर मलाई नै बुक गर्नु हुन्छ भन्ने आशा राखेको छु है र मेरो है कन्ट्याक्ट नम्बर यही हो तपाईँले यही नम्बरमा मलाई कन्ट्याक्ट गर गर्नु होस् तपाईँलाई कहाँ भन्नु हुन्छ दार्जिलिङ सहरमा भन्नु हुन्छ कि अलिक दार्जिलिङको होहल्लादेखिको अलिक होमस्टेहरू शान्त वातावरणमा भन्नु हुन्छ त्यो पनि म अब बुक भयो भने तपाईँले उहाँबाट सक्नु हुन्छ मलाई भन्नु भयो भने म यहाँबाट पनि त्यो बुक गरिदिन सक्छु हुन्छ हुन्छ हवस् ओके थ्याङ्क यु